हाम्रो भारत देशमा चाहिँ खाना चाहिँ एउटै प्रकारको चाहिँ खाना खाँदैन यहाँनिर जस्तै अब जम्मा अट्ठाइसवटा स्टेट्सहरू छ हो र यो अट्ठाइसवटा स्टेट्समा चाहिँ आफ्नै स्टेट्सको आफ्नो आफ्नो एउटा लोकप्रिय खानाहरू छ है र भारतमा चाहिँ अब संसारभरिकै मानिसहरूले चाहिँ भारतको जति पनि बनिने खानाहरूको चाहिँ एकदमै तारिफ पनि गर्छन् है संसारभरि नै एकदमै एउटा ख्याति प्राप्त पनि गरेको छ खानाको विषयमा विशेष गरी अब आफ्नो आफ्नो स्टेट्समा जस्तै अब हामी भारतको वेस्ट बङ्गाल स्टेट्सभित्र पर्ने अब है त्यहाँ हेऱ्यौँ भने त्यहाँनिर विशेष गरी त्यहाँ बङ्गालीहरू हुन्छ है र उनीहरूले बेसी जस्तो गुलियो जस्मितै ठाइहरू बेसी खान्छन् र माछा एकदमै माछाको व्यञ्जन चाहिँ एकदमै राम्रो मिठो बनाएर खान्छन् र एकदमै यो वर्ल्डवाइडै फेमस छ भन्दा पनि हुन्छ है र जस्तै अब साउथमा हेऱ्यौँ भने चाहिँ विशेष गरी त्यहाँनिर चाहिँ अब इडली डोसाहरू बनाएको हुन्छन् र यो चाहिँ विशेष गरी अमिलो अमिलो गुलियो है मिक्स गरेर र विशेष गरी त्यहाँनिर चाहिँ जस्तै अब नरिवलको है जति पनि चिजहरू बेसी जस्तो चाहिँ कुनै पनि खानामा चाहिँ नरिवललाई है लिएर अब एउटा त्यसलाई त्यसकै त्यही यसै एकदमै त्यसलाई व्यञ्जनमा है मिक्स गरेर चाहिँ त्यो भोजनलाई चाहिँ एकदमै स्वादिष्ट बनाउने है उनीहरूले अब प्रयोग गरिरहेका छन् त यो चाहिँ अब संसारभरि नै बसेको मानिसहरूलाई एकदमै मन पनि पर्छ है डोसा भनेर एकदमै फेमस छ एउटा खाना छ जस्तै भारतमा चाहिँ एकदमै अहिले संसारभरि नै फेमस पनि छ है र अब जस्तै अब कतिवटा जस्तै अब चिसो नर्थपट्टि गयो भनेपछि त्यहाँनिर विशेष गरी चाहिँ भारतमा चाहिँ अब मासुहरूको पनि बेसी प्रयोग गर्छ होला किनकि चिसो जग्गामा है मानिसहरूले आफूलाई अब एउटा हेल्दी राख्नुको लागि मासु मङ्सहरूको प्रयोग हुन्छ है र अब म यहाँनिरै हाम्रो बस्ने वेस्ट बङ्गालमा पर्ने एउटा पाहाडी इलाका जस्तै कालिम्पोङको कुरा गरौँ भने कालिम्पोङमा चाहिँ हामीले एउटा एकदमै सिम्पल खानाहरू खाने गर्छौँ है हामी बेसी फास्ट फुड जस्तै बेसी पनि पिरो है त्यस्तोहरू चाहिँ मसालादार खाना चाहिँ खाँदैनौँ हामीले हाम्रो दिनहु खाना चाहिँ एकदमै सिम्पल र हेल्दी खाने गर्छौँ जस्तै अब भनौँ भने चामल खासै एकदम विशेष रूपमा चामल चाहिँ हाम्रो दुईपल्ट भोजनमा चाहिँ प्रयोग गरिन्छ र जस्तै सिम्पल खानाहरू हुन्छ है हरियो परियो साग सब्जीहरू हुन्छ है बेसी विशेष गरी खाने गर्छन् जस्तै खानाको नामहरू भन्नु भने गुन्द्रुकहरू गुन्द्रुक भयो अनि ढिँडो भयो अनि कोदोको पनि कत्तिवटा खानेकुराहरू पनि बनाउने गर्छन् रोटीहरू है र यी सबै खानाहरू चाहिँ एकदमै मसालादार चाहिँ हुँदैन एकदमै शरीरको लागि पनि एकदमै राम्रो हुन्छन् र मसालाको प्रयोग गऱ्यो भने चाहिँ त्यही अदुवा लसुनहरू भयो जिराहरू है त्यो पिसेर चाहिँ हाल्ने गर्छौँ है एकदमै अर्गेनिक खाना खान्छौँ र हेल्दी पनि हो यो खानाहरू खानु भनेर चाहिँ यहाँको बासिन्दाहरूले सोच्ने गर्छन् धन्यवाद अँ